समय कम्ती हुँदा र सामान कम्ती हुँदा जस्तो चाम्रे भात गुन्द्रुकको अचार भयो है दाल आलु भाजा भात कम्ती समयमा हुने कुरोहरू हो चाम्रे भात जस्तो चामल भिजाइन्छ त्यसमा अलिकति तेल हालेर फोरन हालेर चामललाई एक छिन् भुटेर बसाइन्छ त्यहाँ पानी हालिसकेपछि एक दुई सिटी लागेपछि गुन्द्रुक अचार बनाइन्छ र दाल भात आलु भाजा पनि कम्ती समयमा छिटो बनिने कुरा हो